बिद्यालय भन्नाले त हाम्रो गाउँमा पनि बिद्यालयहरू त धेरै छन् र जस्तै रङ्बुल स्कुल गोर्खा बस्ती प्राइमेरी स्कुल धेरै छन् तर बजार बजारको स्कुलहरू जस्तै सेन्ट पल्स वेस्ट पोइन्टहरू छ तिनीहरू कुनै अलग अलग हुन्छ गाउँको स्कुल र बजारको स्कुलमा भिन्नता धेरै हुन्छ जस्तै अब गाउँको स्कुल हो भने गाउँको स्कुलमा गाउँको स्कुलमा अब जस्तै मान्छेहरू टाइडी भएर त्यती टाइडी भएर त हिँड्दैन र बजारको स्कुलमा चाहिँ अब तपाईँहरू बजारको स्कुल भन्दाखेरि प्राइभेट स्कुलहरूमा चाहिँ टाइडी टाइडी भएर जानु पऱ्यो तर बजारको स्कुलमा ग गभर्मेन्ट स्कुल र बजारको स्कुलमा अब हेर्दाखेरि चाहिँ बजारको स्कुलतिर चाहिँ पैसाहरू ज्यादा खर्च हुन्छ अनि पैसाहरू ज्यादा खर्च हुन्छ अनि गाउँको स्कुलमा भएको सरकारी स्कुलमा अलिक कम्ती हुन्छ त्यो राम्रै कुरा हो हाम्रो लागि जो जो गरिब हुनुहुन्छ तिनीहरूको लागि राम्रो कुरा हो र म पनि अब एउटा बजार स्कुलमै पढ्छु र राम्रो कुराहरू छ राम्रै हुन्छ पढाइ त ज पनि पढ्ने स्टुडेनलाई त राम्रै हो पढ्नु त एउटै हो राम्रो पढ्यो भने जुनै स्कुलमा पनि स्कुल त राम्रोसँगै हो पढ्यो भने सबलाई स्कुल चाहिँ एउटै हो र म चाहिँ त्यही भन्न चहान्छु